धर्मको बारेमा भन्नु पर्दाखेरि चाहिँ धर्म त प्रायः सबै नै राम्रै छ है सबै धर्मले एउटै नै कुरा सिकाउँछ सत्यको बाटो हिड्नु झुट नबोल्नु भनेर सिकाउँछ है र यो सिकाउँदा सिकाउँदै पनि यसलाई फलो चाहिँ एकदमै कम्ती मात्रामा कम्ती मात्रामै प्रयोग भइरहेको छ है मलाई यसमा अब प्र प्रभाव पारेको धर्म भने चाहिँ अलिकति क्रिस्चियन धर्मले अलिकति प्रभाव पारेको छ किन भन्दाखेरि चाहिँ उनीहरूले चाहिँ आफ्नो आफनो मन्डलीलाई चाहिँ त्यसै छोडदैन है उनीहरूले आफ्नो मन्डलीलाई बाँधेर राखेको हुन्छ उनीहरूको हरेक हप्ता उनीहरूले आफ एक ठाउँ उनीरहरू भेला भएर आफनो धर्मको प्रचारहरू गर्छ आफ्नो नानीहरूलाई धर्मको ज्ञानहरू उनीहरूले सानैदेखि नै दिइरहेको हुन्छ सन्डे स्कुलको माध्यमबाट चर्चको माध्यमबाट उनीहरूले नानीहरूलाई धर्ममा अगाडि बढाउने कामहरू गरिरहेको छ र उनीहरूले चाहिँ आफनो सम्पर्कमा सबै नै आफ्नो अनु अनुयायीहरूलाई चाहिँ आफनो सम्पर्कमा राखेर हिड्छ तर त्यसमा हामी हिन्दू भएतापनि हाम्रो हिन्दू धर्ममा चाहिँ त्यो छैन हिन्दू धर्मले मा चाहिँ हामीलाई चाहिँ त्यसै छोडिएको जस्तो अनुभव हुन्छ कसैले कसैलाई समेटेर राखेको छैन है हामी स्वतन्त्र भएर हिडिरहेको छौँ भने क्रिस्चियनमा चाहिँ अलिकिति उनीहरूले चाहिँ आफनो अनुयायीहरूलाई बाँधेर राखेको छ उनीहरूले आफनो धर्म यो हो यो होइन भनेर हरेक पाइलामा उनीहरूलाई डोहोऱ्याइ राखेको हुन्छ यसैले मलाई चाहिँ क्रिस्चियन धर्मले अलिकती प्रभाव पारे जस्तो लाग्छ